हाम्रो गाउँमा पुस्तकालयकहरू त छैन हो र पनि मलाई अब कविताहरू सानो सानो हुन्छ नि हो त्योहरू पढ्न मन पर्छ कहिले काहीँ खोजेर साथी भाइबाट मागेर म पढ्छु गर्छु तर हाम्रो यहाँ चाहिँ छैन त्यो पुस्तकालयहरू